ए हेलो

ए अँ

ए हजुर हजुर तपाईँको जुन चाहिँ मैले हिजो तपाईँकोबाट मासु लगेको थिएँ है त्यो मासु चाहिँ एकदम खानु नसक्ने खालको रहेछ है अलिकति बिग्रेको मतलब बासी भनौँ होइन त्यस्तो मासु रहेछ अन्त त्यही भएर चाहिँ तपाईँलाई अलिकति त्यसकोबारेमा चाहिँ भनौँ भनेर नि त्यो मासु राम्रो थिएन है र तपाईँले त्यस्तो मासु दिनुभएछ र तपाईँको के हो त्यस्तै मासु सधैँ नै पाउँछ कि तपाईँले त्यो के भएर त्यस्तो भयो भनेर नि हजुर हजुर हजुर

ए हजुर होइन अब त्यो यस्तो हुन्छ नि त मासु भन्ने कुरा चाहिँ तपाईँले त्यसरी त्यो त्यस्तो प्रकारले चाहिँ गर्नु भएन नि त तपाईँले चेक गर्नु पऱ्यो है मान्छेलाई त्यस्तो खालको मासु दिएर अब मैले त तपाईँलाई चिन्छु र तपाईँले मलाई फर्काइदिनु हुन्छ होइन तर टाढोबाट आएको त्यो अब कमान बस्तीबाट आएको विचरा उनीहरूलाई पनि त्यस्तो मासु परेको छ भने तपाईँले कसरी गर्नुहुन्छ उनलाई चिन्नु पनि हुँदैन होइन उहाँहरूलाई चाहिँ अन्त कसरी तपाईँले गर्नुहुन्छ मलाई त चिन्नुहुन्छ र तपाईँले भन्नुहुँदैछ होइन र तपाईँले अब त्यस्तो मासु चाहिँ त्यस्तो जतिसक्दो चाहिँ तपाईँले मासु चाहिँ जहिले पनि चेक गरेर राख्नुहोस् र त्यस्तो खालको मासु चाहिँ नराख्नुहोस् भनेर म तपाईँलाई सुझाव पनि दिन्छु हजुर हजुर

हजुर र पनि तपाईँले अलिकति है होसियारी चाहिँ अप्नाउनु पऱ्यो अँ हवस् हवस्